ए ज्यास्मिन दिदी हुन्छ ए म ऋतु बैनी नि याद भयो तल्लो घरको हजुर म त अहिले यता बिहा भएर यता छु कि सुन्नु न हौ मैले त यता म यता राज राजबाडी हजुर हजुर ए निक्कै भयो नि मैले त यसो तपाईँको के त चिया दोकानको क्या हो सोध्नुलाई नि कस्तो राम्रो चल्दोरहेछ नि अहिले त नि हजुर अहिले त यहाँनिर पनि निक्कै मान्छेको मुखमा सुन्छ शर्मा टी सप शर्मा टी सप भन्छ नि त कि अनि त तपाईँको अहिले यस्तो फेमस भएको सुन्दा त मलाई पनि सुरु गरौँ कि जस्तो लाग्यो नि त कि

हुन्छ नि नि सक्छु होला म हजुर हजुर हजुर ए हजुर खोल्दा भइहाल्यो नि कति टाइम लाग्छ होला हौ यसो सिक्नुहरू यसो खोलेर क्या त चल्नु तपाईँलाई कति टाइम लागेको थियो हौ हजुर हजुर

ए हजुर हजुर हजुर हजुर हजुर अनि तपाईँको यसो कपको हिसाबले गर्नुपर्ने हिसाबहरू कस्तो प्रकारको हुन्छ जस्तै कपमा हुन्छ कि कि एकको सिधै लिटरहरूलाई लिएर डिस्ट्रिब्युट गरेर त्यसको हिसाब राख्नुहुन्छ कि ए हजुर हजुर

हजुर हजुर हजुर

हजुर चार सय पाँच सय राख्नुपऱ्यो नि ए हजुर त्यही म त हिसाब गर्दै थिएँ कि लोन यसो निकालेर थालौँ क्या हो भनेर तपाईँकै देखेर आँट गरेको नि ए हुन्छ हजुर हुजर हजुर हजुर ए हुन्छ हुन्छ धन्यवाद दिदी